अब हामीले कोही नेपाली नबोल्ने मान्छेहरू अब कतै भेट्यौँ भने पहिला त हामी इसारा हातको उयोबाट गर्छौँ नमस्ते गर्न सिकाउँछौँ है हातको इसाराले भन्छौँ यता आउनुहोस् उता जानुहोस् हातको इसाराले देखाउँछौँ हाँस्छौँ एउटा मुखको एक्सप्रेसन है फेसिएल एक्सप्रेसनबाट एउटा हामी आउनुहोस् खानुहोस् आउनुहोस् नमस्ते नमस्ते चाहिँ हाम हामी अब एउ नेपाली भएर नमस्तेबाट एउटा ग्रिटिङ्स जस्तो गर्छौँ पहिला है त्यसको बादमा फेसिएल एक्सप्रेसन हातको इसाराले धेरै अलिकति भए पनि बुझ्नु बुझाउने कोसिस गर्छौँ नबुझ्नेहरूलाई धन्यवाद